हामी आफ्नो जीवन सुखी र रोग रोग नलागोस् भन्नका लागि हामीले जीवनमा केही न केही ब्याव व्यायाम या फिर व्यायाम या योगा या योगा गर्नु पर्छ है व्यायाम या त दौड्नु पर्छ या त योगाहरू चाहिँ गर्नु पर्छ केही न केही एउटा चाहिँ हामीले जीवनमा त्यो गर्नु पर्छ जसलाई चाहिँ हाम्रो जुन चाहिँ जीवन छ त्यो राम्रो होस् रोग नलागोस् हाम्रो सो हाम्रो जीवनमा रोग योगका निकै फाइदाहरू छ योगले हाम्रो मन शान्ति राख्छ दिमाग शान्ति राख्छ हामीले बिहान पाँच मिनट कम्ती कम्तीको पनि पाँच मिनट योगा गऱ्यो भने हाम्रो पुरा दिन हाम्रो उत्पादी हुन सक्छ हाम्रो मन एकदमै शान्ति हुन सक्छ है बिहान आयो भने अन्त मो म पनि योग गर्छु हप्तामा एक दुईखेप योग गर्छु म र मैले गरेको आसनहरू चाहिँ के हो भन्दा सूर्य नमस्कारहरू प्रायः जस्तो म गर्छु है र योगको फाइदाहरू निकै छ जसमध्ये एउटा यो हो कि हाम्रो मन शान्ति हुन्छ हामीलाई कसैलाई रिस छिटो छिटो उठ्छ भने कसैलाई रिस छिटो उठ्छ भने उसको मन उसको मन उसको काबुमा छैन भने उसको मनहरू उसको काबु गर्नु ल्याउनु छ भनेर उसको हिसाबले उसको मनलाई उसको मनलाई उसको मन र दिमागलाई आफ्नो मुठीमा राख्नु छ भने आफ्नो हिसाबलाई चलाउनु छ भने चाहिँ उसले योग गर्नु पर्छ